हजुर भन्नुहोस् हजुर हजुर भन्नुहोस् ए हजुर ए हजुर ए हजुर कहिले आउनु हुने भन्नुहोस् न मलाई आउनु चाहिँ कहिले आउनु हुने तपाईँ हजुर ए हजुर ए हजुर तपाईँको कालेबुङ घुम्यो भने तपाईँको त्यही हो तिनदेखि चार घन्टा जस्तो लाग्छ तपाईँको सेबेन पोइन्ट छ सातवटा जस्तो पोइन्ट छ तपाईँको डेलोहरू त सुन्नु भएको होला हो डेलो डेलो भयो त्यहाँदेखि यता दुर्पिन गुम्बा मङ्गलधाम अन्त तपाईँको मोरगेन हाउस गरेर टोटल त अब तपाईँको सातवटा सात आठ पोइन्टहरू छ त्यसमा दुई तिनवटा पोइन्ट चाहिँ अब इम्पोर्टेन्ट छ तपाईँको त्यो तपाईँको फुल डेमा आउँछ तपाईँको कति पच्चिस सय दिनुहोस् न तपाईँले

अब तपाईँले अब तिन सय रुपियाँ त्यहाँदेखि तिन सय रुपियाँ कम्ती दिनुहोस् न बाइस सयसम्म दिनुहोस् न हजुर आउनु चाहिँ कहिले आउनु हुने हौ तपाईँ ए अँ ए तपाईँलाई उयो होटलहरू पनि चाहिन्छ बस्नुको लागि हजुर होमस्टेहरू पनि छ मेरोमा कि तपाईँको पर हेड फिफ्टिन हन्ड्रेड गरेर छ रिजनेबल रेटमा अर्को तपाईँको बाह्र सय गरेर पनि छ

तपाईँलाई अब यता गाडी गाडीमा पनि मिलाएर यता फेरि होटेलमा नि मिलाउँदा त म त फेरि डुब्छु होला नि त फेरि हजुर आउनुहोस् न तपाईँ आउनुहोस् कि भइहाल्छ तपाईँ आउनुहोस् हो म मिलाएर गरिदिन्छु नि यता जानु त त्यही तपाईँ यो कालेबुड मात्रै साइडसिन गर्नु हुने हो नि त है ए हुन्छ हुन्छ आउनुहोस् न भइहाल्छ मलाई कन्ट्याक्ट यहाँ आएपछि मलाई फोन गर्नुहोस् कि म त्यो भेटेर भइहाल्छ त्यहाँदेखि ल हजुर अँ हुन्छ हुन्छ म म एनी टाइम एभाइलेबल हो

हुन्छ हुन्छ हुन्छ